घरको द्वार सँघारतिर पानीमा गोबर फिटेर छर्किनको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ अब त्यहाँ भएको किटाणुहरूलाई अब फाल्नु भन्दा पनि फाल्नु अन्त सँघार अब सफा बनाउनु भनौँ न अन्त चोख्याउनु त्यस्तै हो